मानव सभ्यताको सुरुवातको कुरालाई ध्यानमा राख्यौँ भने प्रारम्भिक चिकित्सा पद्धतिहरू चाहिँ घरेलु औषाधी तथा जरीबुटीमा नै आधारित छ त्यपछि यसलाई वैज्ञानिक तरिका तथा अनुसन्धान गरेर निकालिएको औषधी चाहिँ होमियोप्याथी औषधी नै हो यसको नकारात्मक असर भनौँ साइड इफेक्ट तथा पार्श्व प्रतिक्रिया भनौँ यसमा छँदैछैन समय बेसी लाग्न सक्छ तर बिरामी जाति पनि हुन्छ यो सुविधाजनक छ सजिलो र सस्तो पनि छ उदाहरण स्वरूप हर्षा तथा पायल्सको बिमारीहरू हातमा छालामा मुसा उम्रेकोहरू घाँटी दुखेकोहरू यो पद्धतिलाई अप्नाए यसको दवाई सेवन गरे उनीहरू एकदमै निको भएका पनि छन् र भारत सरकारले यसमा जोड दिएको पनि छ अनि यसलाई पञ्जीकृत पनि गरेको छ हालैमा स्वास्थ्य विभागले यो आयुष पद्धति नाम दिएर प्रत्येक अस्पतालमा यसलाई चालु गरेको छ अनि डाक्टरहरू पनि उपलब्छ छन् स्वास्थ्य अनि परिवार कल्याण विभागले यो आयुष नाममा तिनवटा उपचारहरू आयुर्वेद युनानी र होमियोप्याथी पद्धतिको व्यवस्था पनि मिलाएको छ